हाम्रो क्षेत्रको पारम्परिक खेलकुद भनेको नै फुटबल अनि भलिबल हो जुन खेलखुद चाहिँ हामी वर्ष हरेक बर्षमा राखिरहन्छौँ अनि ती खेलकुदमा धेरै धेरै टिमहरू हुन्छ अनि हाम्रो गाउँको केलकुद गर्ने मैदान चाहिँ धेरै ठुलो पनि होइन धेरै सानो पनि होइन ठिकैको एट साइजको छ त्यसमा फुटबलहरू हामी आठ आठजना खेल्छौँ अनि हामी जहिले पनि हरेक साल हामी फुटबल टुर्नामेन्ट भयो भलिबल टुर्नामेन्ट भयो तिजहरू ती चिजहरू राखिरहन्छौँ